मेरो घरमा चाहिँ मेरो आमा बाबु दिदी भाइ छ मेरो आमाको नाम चाहिँ चन्द्रमाया हो र ऊ चाहिँ चन्द्र जस्तो राम्री छ अनि मेरो बाबुको नाम चाहिँ धन कुमार हो तर मेरो बाबुकोमा चाहिँ केही धन सम्पत्ति छैन अनि हामी चाहिँ बारीमा नै खेतीबारी गर्ने गर्दछौँ र मेरो दाजुको नाम चाहिँ काले हो र ऊ चाहिँ कालो वर्णको भएकोले चाहिँ उसको नाम काले राखेको हो र हामी सबैजना मिलेर इस्कुस रोप्ने गर्दछौँ र इस्कुस रोपेर नै त्यहाँबाट पैसा कमाएर चाहिँ हामी हाम्रो जीविका चलाउँछौँ मेरो सानो सानो म सानो छँदा चाहिँ मेरो थुप्रै साथीहरू थियो र सबै साथीहरूले चाहिँ विवाह गरेर गयो र मेरो साथी मनिसाले मनिसा र म चाहिँ अहिले पनि बात मारी रा रहन्छौँ र उसको चाहिँ चारजना नानीहरू भएको छ अनि अरू मेरो मिल्ने साथी भनेको चाहिँ प्रभा थियो तर त्यसले पनि विवाह गरेर अहिले चाहिँ हामी फोनहरूमा बेला बखत सम्पर्क गर्ने गर्दछौँ